हाम्रो जिल्लामा है कृषि उत्पादन गर्ने मुख्य चलनहरू चाहिँ जस्तो धान कोदो मकै गहुँ कम्ती कम्ती मात्रामा जौ पनि हुन्छ फापरको खेतीहरू पनि गरिन्छ र तोरीको खेती पनि गरिन्छ र बेसी मात्रामा चाहिँ है धान मकैलाई चाहिँ है हाम्रो ठाउँहरूमा चाहिँ मानिसहरूले ध्यान दिएर है अहिलेसम्म पनि त्यो कुरा चाहिँ उब्जनी भइरहेको छ र पहिला आजभन्दा है आठ दस वर्ष अगाडि चाहिँ हाम्रो ठाउँहरूमा चाहिँ धेरै मात्रामा अदुवाको खेती मानिसहरूले गर्थे अलैँचीको तर समयको बदलाउसँगै अहिलेको मौसमहरू को कतिपय है अदला बदलाको कारणले गर्दा अहिले चाहिँ हाम्रो गाउँ ठाउँहरूमा चाहिँ अहिले प्राय जस्तो मान्छेहरूले चाहिँ अदुवाहरू रोप्न चाहिँ छोडिसकेको छ कसै कसै जग्गा एकदम हन्ड्रेडमा फाइभ परसेन्ट मान्छेहरूले चाहिँ है अहिले अदुवालाई खेती गर्नुहुन्छ नभए पहिला चाहिँ है एट्टी परसेन्ट जस्तो मानिसहरूले है अदुवामा एकदम ध्यान लाएर खेती गर्नुहुन्थ्यो र पहिला है अलैँचीमा पनि एकदम मानिसहरूले ध्यान दिएर काम गर्ने धेरै मानिसहरूले आफ्नो खेत बारीहरूमा है अलैँचीको बिरुवाहरू पनि लगाउनु भएको थियो तर आजभन्दा दुई वर्ष अगाडिदेखि चाहिँ अलैँचीमा विभिन्न प्रकारको रोगहरू आएको कारणले गर्दा है अहिले अलैँचीलाई पनि मानिसहरूले धेरै ध्यान है दिन छोडिसकेको छ जत्तिले है अहिले रोपिरहेको छ है त्यो परसेन्टेजकै रूपमा हेऱ्यौँ भने पनि मान्छेले फाइभ परसेन्ट जस्तो मात्रै अलैँचीलाई पनि ध्यान दिइरहेको छ र बरु अहिले अदुवाको है बदलीमा चाहिँ हाम्रो ठाउँहरूमा चाहिँ धेरै मानिसहरूले चाहिँ है हर्दीलाई चाहिँ धेरै ध्यान राखेर मान्यता दिएर त्यो हर्दीलाई चाहिँ मानिसहरूले रोप्ने गर्छ है हर्दीमा चाहिँ हुन त रोग त लाग्छ तर अदुवा जस्तो धेरै रोग नलाग्ने भएको कारणले गर्दा मानिसहरूले है त्यसलाई नै आयस्रोत बनाएको छ र प्रायः अहिले मकैहरूमा पनि धेरै है किरा फट्याङ्ग्राहरू लाग्न थालेको छ र पनि मानिसहरूले है दवाई पानी मलजल भिटामिनहरू दिइकन है मकै लाई पनि खेती गरिरहेको छ कोदो है प्रायः हाम्रो गाउँमा है गरिन्छ तर कोदोमा पनि धेरै अहिले चाहिँ कमी भएको हामी देख्छौँ प्रायः मानिसहरूले पहिलाको मान्छेहरूले जस्तो है अहिलेको जेनेरेसनकोहरूले है कोदोहरू रोप्दैन है थोरै मात्रामा जति आफूलाई चाहिन्छ है त्यो कुरा त्यति मात्र हेरीकन मानिसहरूले है बेच बिखन है रोप रोपनी गरिरहेको हामी पाउँछौँ र सुन्तलाहरू पनि हामीले रोप्ने गर्छौँ है तर सुन्तलाहरूमा पनि रोगहरू आएको कारणले गर्दा अहिले हाम्रो गाउँमा चाहिँ सुन्तलाको बोट बिरुवाहरू पनि एकदमै दुई तिन परसेन्टमा मात्रै पाउँछौँ र अहिले है लास्ट दुई हजार बाइसदेखि चाहिँ हामीले हाम्रो गाउँहरूमा सुन्तलामा पनि अलिकति फरक भेट्टायौँ र यो वर्ष चाहिँ है मानिसहरूले धेरै बोट बिरुवाहरू लगाउने सोचमा हुनुहुन्छ र योजनाहरू पनि है मानिसहरूले बनाइरहेको छ